औ यहाँ सुन न तिमीले अस्ति क्रिम सोद्धै थियौ होइन मलाई कुन क्रिम लाउँछ भन्दै थियो होइन म त लोटस लाउँछु नि तिमीले चाहिँ कुन क्रिम लाउँदै थियौ म त लोटस क्रिम पहिल्यैदेखि भयो लाएको कति वर्ष भइसक्यो लाएको कस्तो राम्रो पो हुन्छ त त्यो क्रिम त म त त्यही लाउँछु त फेसवास त्यही चलाउँछु डे नाइट त्यही लाउँछु राम्रो सुट हुँदैछ अनुहार सप्फा पार्दोरहेछ हो अन्त राम्रो बनाउँछ अनुहारहरू लगाऊ न तिमी पनि त्यही क्रिम तिम्रो अर्को क्रिमले सुट भएन भने मलाई भन न म तिमीलाई म लगेर पठाइ उयो गर्दिन्छु नि अन्त राम्रो लाग्छ त्यो क्रिम लाउछौँ भने भन तिमीलाई म लगिदिन्छु थाहा भएन भने थाहा त हुनुपर्ने नि लगाऊ त्यो क्रिम राम्रो छ तिमीले अहिले लाउँदै गरेको क्रिम छोडिदेऊ तिमीले तिम्रो अनुहार बिग्रियो भनेको होइन त्यही लगाऊ लेक्मी लोटसै लगाऊ तिमी राम्रो छ त्यो क्रिम लोटसको क्रिमले मलाई त मनपर्छ मैले त पहल्यैदेखि लाएकोले गर्दा